हाम्रो नेपाली जातीमा गाना अनि नृत्यहरूको चाहिँ एउटा ठुलो भूमिका छ

मेलाहरूको बेलामा लिङ्गे पिङहरू खेल्दै रमाउँदै दसैँको बेलामा टिका लाउँदै घुम्नु जाँदै अरू विभिन्न प्रकारको खानाहरू भयो अँ